हेलो बडी ए खै दुध त तपाईँको के भएर यस्तो दाम बढ्यो हौ अन्त होइन हौ अब हिजोअस्ति अन्त साठी रुपियाँ थियो एकैचोटि सत्तर बनाइदिनु भएको अन्त अन् हजुर हजुर हजुर

अन्त पैँसट्ठी जस्तो राखेको भए बरु सत्तर नबनाएर बरु पैँसट्ठी जस्तो राखेको भए नि सत्तर नबनाएर क्या त अन्त तपईँको दुधको प उयोहरू पैसाहरू उठ्दैछ होइन अन्त तपईँको ए यसो बरु दुधको जहाँ जहाँ बाँकीहरू छ त्योहरू उठाउनु नि कि अन्त पैँसट्ठीहरू बनाएको भए राम्रो हुन्थ्यो भनेर नि मैल त अब हामी त एभ्रिडे तपाईँकैबाट लिन्छौँ होइन अन्त नि मलाई याद चाहिँ थिएन अब त्यस्तो गाईहरू मऱ्यो भनेर चाहिँ हो हजुर ए हजुर ए हजुर अन्त उनीहरूलाई अहिले पनि दिनु हुँदैछ दुध अन्त पैसा नदिनेहरूलाई ए हजर बरु यसो दुधहरू बन्द गरिदियो क्याउ अब अरू पनि त कतिजना छ खानेवालाहरू छ हो अब उनीहरूलाई दियो भने उनीहरूले बरु क्यासमा खान्छ पैसामा दिइहाल्छ तपाईँलाई बरु त्यता चाहिँ बन्द गर्नुपर्छ होला हौ कि अन्त अन्त बरु हाम्रो पनि यसो घटाइ दिनु दाम दुधको

हजुर हजुर ए अँ ए हुन्छ हुन्छ मलाई त्यही सोध्नु थियो नि त कि अन्त नि हुन्छ